भाइ मैले तिम्रोबाट हिजो एउटा कन्डिसनर लिएको थिएँ तर कन्डिसनरको क्वालिटी त खत्तम रहेछ त हौ यस्तो खालको कन्डिसनर बिक्री गर्ने हो कस्टमरलाई राम्रो छैन भने त तिमीहरूले दिनुभएन नि त्यसरी कि त पैसा फर्काइदेऊ कि त त्यो कन्डिसनर लेऊ नभए चाहिँ यो राम्रो हुँदैन